यो विनायक मोबाइल सोप हो ए सुन्नुहोस् न के भन्छ मेरो यो के भन्छ यो सानो फोन चाहिँ तपाईँकै सोपबाट लगेको थिएँ अन्त पुरा ह्याङहरू हुनथालेको छ हो मैले भिभो वाइ सिक्स्टिन लगेको थिएँ अस्ति लगेको थिएँ सम होइन एक महिना पनि भएको छैन हजुर पुरा महँगो दाम हालेर लगेँ अहिले हेरेको त ह्याङहरू हुनथालेछ त्यही हराइरहेको छ नि ए सुन्नुहोस् न त्यसो भने म अब अब म लो प्राइस हुन्छ नि लो प्राइसको फोन अब इमा इएमआइमा तिर लाँदा हुन्छ तपाईँको ए भिभो त चल्छ होला नि राम्ररी नै अब त हजुर तपाईँ मलाई अब अलिकति इन्ट्रोडक्सन ब्रिफली गरिदिन सक्नुहुन्छ फोनको बारेमा हजुर हजुर हजुर हजुर ए सुन्नुहोस् न थ्री जिबी त ठिकै हो कि यो मेरो यो जुन चाहिँ बिग्रियो भने नि त्यसको सिक्स जिबी रेम थियो तपाईँको त्यहाँ मेमोरी कार्ड हालेर एड गर्दा हुन्छ होइन अझै थ्री जिबी हजुर अब स्पेसली त फोनहरू के के ओकेजनतिर फोटोहरू खिच्नको लागि त हो होइन अब युजको लागि ए त्यसो भने अब प्राइसहरू कति भन्नुभयो तपाईँले अघि मलाई ए सुन्नुहोस् न म अहिले अलिकति बिजी थिएँ नि त के म तपाईँलाई तपाईँकै दोकानमा आएर बोल्छु नि ल तपाईँसित हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ